हेलो

आज मेरो नानी बिमारी भएको छ कि आँखा पाकेकोले गर्दा अन्त आउन सक्दैन स्कुल मेरो नानीको नाम पूजा हो रोल नम्बर फाइभ मेरो नानी दुई तिन दिन भयो कि अलिअलि उयो आँखा उयो हुँदैथ्यो आज चाहिँ निकै साह्रो भएर चाहिँ नपठाऊँ भनेको नि हजुर देखाएको छुइनँ कि अब आज चाहिँ लै लैजाऊँ भनेको ए हुन्छ सर

ए हुन्छ सर हुन्छ हुन्छ एक हफ्ता जति ल्याऊँ न नल्याउँदा हुन्छ होला नि एक हफ्ता जति नल्याउँदा हुन्छ होला है ए हुन्छ हुन्छ हुन्छ

अन् हेलो अप्सेन्ट भएको बेलामा पढाइहरू कसरी कभर गर्नु फेरि ए हुन्छ हुन्छ ए हुन्छ